हेलो भन्नुहोस् न को बोल्नुभएको हजुर म इमसङै बोलेको त हजुर म फोटोग्राफी गर्छु त हजुर हजुर ए फोटोग्राफी चाहिएको थियो तपाईँलाई भन्नुहोस् न तपाईँको एड्रेस म तपाईँलाई फोटोग्राफी चाहिएको छ भने म गरिदिन्छु ए कस्तो खालको फोटोग्राफी चाहिएको थियो तपाईँलाई हजुर हजुर

हुन्छ कहिले आउनु तपाईँहरूको वेडिङ त्योमा हजुर हुन्छ म आउँछु अन्त अमाउन्ट चाहिँ म म हजुर म त थर्टी थाउजन लिन्छु हो अन्त थर्टी फाइभ थाउजन नि लिनुसक्छु हो तर तपाईँलाई डिस्काउन्ट दिएर चाहिँ म थर्टी थाउजन नै लिन्छु नि ल हजुर ल ल हुन्छ कति बजी टाइममा आइपुग्नुहुन्छ हुन्छ हुन्छ म नाइनमै आइपुग्छु नि ल

हुन्छ